यो कहाँ पर्यो कुन चाहिँ कम्पनी हो होन्डा कम्पनी है होन्डा कम्पनीमा अहिले कुन कुन गाडी छ हो राम्रो

बजट त मेरो यस्तै अब दस बाह्र लाखसम्मको चाहिँ अब छ हजुर हजुर आई ट्वेन्टी है ए अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा न्यु मोडलमा चाहिँ कुन कुन छ अहिले ए अच्छा अच्छा अच्छा

ए अच्छा अच्छा अच्छा टेस्ट ड्राइभ पनि हुन्छ है ए अच्छा अच्छा अच्छा कति बजीसम्म चाहिँ भेट्छ होला हो सन्डे त छुट्टी हुन्छ होला नि होइन र ए अच्छा अच्छा अच्छा अच्छा अच्छा झर्नु चाहिँ कहाँनिर आउनुपर्ने सिलगढी नै सिलगढी नै आउनुपर्ने तल पञ्चनदी ए अच्छा अच्छा अच्छा अहिले चाहिँ त्यही छ है अलिकति च चल्दो चाहिँ तपाईँको त्यही आई ट्वेन्टी आई ट्वेन्टी छ है ए अच्छा अच्छा अच्छा हजुर हजुर हुन्छ हुन्छ हुन्छ त्यसो भने म सोमबार सोमबारतिर झर्छु नि त भोलि त सन्डे बन्द है बन्द हुन्छ होला ए हुन्छ त हुन्छ हुन्छ हवस् थ्याङ्क्यु हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हवस् थ्याङ्क्यु